हेलो दिदी सुन्नुहोस् न मैले अस्ति तपाईँकोबाट त्यो टी सर्ट लिएको थिएँ नि क्या थाहा भयो त्यो टी सर्टको त डल्लै कलर फेड भयो त तपाईँले भन्नु हुँदैथ्यो नि कलरहरू केही जाँदैन भनेर तर मैले त्यो लगाएर एकै वासमा पनि त्यसको त कलर कम्ती गएन त